चाडबाडमा पकाउने सामाग्रीहरू सेलरोटी सुँगुरको मासु दाल भात राजमा मटर पनिर मटर र पनिरको अलग्गै सब्जी सुँगुको मासु गोरुको मासु कुखुराको मासु खसीको मासु खसीको पचौनी किनामाको झोल न्युट्रेलाको अचार भटमासको अचार अन्त मिठाइहरू